यता हाम्रो कालेम्पोङमा चाहिँ हावा पानी चाहिँ जाडोमा जाडो हुन्छ लुगाहरू पुरा लाउनु पर्छ अन्त आगोहरू फुकेर ताप्छ जाडो चाहिँ जाडै हुन्छ फेरि गरममा चाहिँ अब ठिकैको बेसी गरम पनि होइन जाडो पनि होइन ठिकैको हुन्छ अन्त बर्खामा चाहिँ अब पानीहरू आउँछ पैह्रोहरू जान्छ पानीहरू बेसी परेकोले गर्दा घरहरू पैह्रोले लान्छ त्यस्तै छ